हाम्रो क्षेत्रमा स्टेडियम एरेनाजहरू चाहिँ छैन तर मसिना मसिना ग्राउन्डहरू छन् जहाँ चाहिँ विभिन्न प्रकारका खेलकुदहरूको सञ्चालन गर्ने सुविधाहरू छन्